म चाहिँ बिरुवा उमार्दा चाहिँ है अथवा बिरुवा रोप्दा चाहिँ प्राय चाहिँ कालो माटो है कालो माटो चाहिँ एकदमै राम्रो हुन्छ प्लान्टको लागि है अनि कतिवटा बिरुवाको लागि चाहिँ मलाई त्यो माटो पनि प्रयोग गर्ने गर्छु हो अनि साथसाथै मैले जस्तो भयो मनी प्लान्टहरूको त्यो अब त्यो भेराइटिस अब प्लान्टको लागि चाहिँ कमेरो माटो जुन चाहिँ इङ्ग्लिसबाट क्ले भनिन्छ त्यो चाहिँ एकदमै एफेक्टिभ हुन्छ है मनी प्लान्टहरूको लागि चाहिँ कमेरो माटो युस गर्ने गर्छु हो अनि अब धेरै प्रकारको अब फुलहरू हुन्छ जस्ते यो गोदावरीहरू भयो है चिचुचाङ्गेहरू हुन्छ जुन चाहिँ प्लान्टहरू हुन्छ त्यस्तोको लागि चाहिँ म बलुवामा उनीहरूको अब मसिनो अब उनीहरूलाई कट गरेर है उनीहरूलाई चाहिँ म गाडेर चाहिँ त्यहाँनिर सेन्डमा राखेर बलुवामा राखेर चाहिँ उमार्ने गर्छु है त्यसले गर्दा चाहिँ एकदमै राम्रो सुट दिन्छ अनि म चाहिँ बोट बिरुवाहरूको लागि चाहिँ मल प्रयोग गर्छु कुन मल प्रयोग गर्छु भन्नु पर्दा चाहिँ तपाईँको जङ्गलमा जुन चाहिँ पाइन्छ चिलाउनेको पात चिलाउनेको पातले चाहिँ कटुसको पात चिलाउनेको पातले चाहिँ एकदमै राम्रो प्लान्टहरू भयो तपाईँको फुलहरू भयो हुर्किने गर्छ है त्यो कटुसको पात र चिलाउनेको पात थुपारेर राखेको हुन्छ है त्यो थुपारेर चाहिँ अब घरमा अब घरमा जुन चाहिँ गाईको मल हुन्छ गाईको मलमा मिक्स गरेर चाहिँ त्यो मल हाल्ने गर्छु त्यसले गर्दा चाहिँ एकदमै राम्रो हुन्छ प्लान्टहरू चाहिँ